खाना पकाउनु अगाडि म सबैभन्दा पहिला प्याज काटेर राख्छु त्यसरी नै त्यहाँनिर भएको टमाटरहरूको पेस्ट गरेर राख्छु अनि अन्य मसलाहरू पनि छेउमा ल्याएर राख्छु जसले गर्दाखेरि भरे हामीलाई खाना पकाउनमा पछि गएर खोज्न नपरोस् भनेर चाहिँ म अगाडि नै आएर सबै सामानहरू चाहिँ त्यहाँनिर काटेको तरकारी मसला आदि कुराहरू सामग्री चाहिँ अघिबाट नै खाना सुरु गर्नुभन्दा अगाडि नै म सबै खाना पकाउँदा चाहिने सबै सब्जी पकाउँदा चाहिने सबै सामग्रीहरू चाहिँ म अघि ल्याएर नै अघि नै तयारी गरेर राख्छु